विद्यार्थीहरू बाहिर सहरको स्कुलहरू आआफ्नै स्कुल बस अनि भाडाको गाडीमा जान्छ अन्त प्राइमरी एडु एजुकेसनको गुणस्तर सरकारी स्कुलमा राम्रो छैन तर पनि प्राइभेटमा महँगो भएर पनि राम्रो पढाइ हुन्छ अनि चुनौतीहरू चाहिँ के के छ जस्तो कि गरीबहरूलाई चाहिँ पढ्नु साह्रो पर्छ अनि प्राइभेटमा महँगो भएर पनि सरकारीभन्दा चाहिँ राम्रै पढाउँछ